हेलो तपाईँ डोमिनोस पिज्जाबाट बोल्नु भएको हो यहाँबाट चाहिँ मेरो एड्रेस चाहिँ एच एल दिक्षित रोड नियर लेप्चा होस्टेल बम बस्ती कालेम्पोङमा चाहिँ मैले डोमिनोस पिज्जा चाहिँ आज अर्डर गरेको थिएँ तर तपाईँको स्टाफ मेम्बर चाहिँ मलाई डेलिभेरी जुन चाहिँ स्टाफ हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई अर्डर ल्याइदिनु भयो तर धेरै नै असाब असभ्य खालको व्यवहार गर्नभएको थियो र यसको लागि चाहिँ म एउटा कमप्लेन गर्न चाहन्छु यसको लागि चाहिँ तपाईँको स्टाफ मेम्बरलाई है अलिकति नराम्रो वर्डसहरू पनि मलाई युज गरेर नराम्रो भनिदिएको थियो अनि यसले चाहिँ तपाईँहरूको जुन चाहिँ यो सेलिङ टास्कहरू चाहिँ अलिकति उइस बिग्रन सक्छ र यसरी चाहिँ आफ्नो आउने ग्राहकहरू जत जति नै कस्टमरहरू हुन्छ उहाँलाई चाहिँ अब यसरी नगरिदिनु भनेर चाहिँ अब आउँदाखेरि उहाँलाई भनिदिनुहोस् अनि सधैँको डेलिभेरी गर्ने दादा चाहिँ अर्कै हुनुहुन्थ्यो र उहाँचाहिँ एकदमै राम्रै हुनुहुन्थ्यो तर यहाँ जो आउनु भएको थियो आज डेलिभेरी गर्नु पिज्जाको उहाँ चाहिँ एकदमै असभ्य व्यवहार गरेर जानुभयो र नराम्रो नराम्रो कुराहरू पनि भयो उहाँसित र यसको लागि चाहिँ म एउटा कमप्लेन गर्दैछु तपाईँहरूले यो कमप्लेनलाई कन्सिडर गरिदिनु हुन्छ होला हुन्छ थ्याङ्क यू